जलपाइगुडी डिस्ट्रिक्टमा अहिले एकदम अर्थशास्त्रहरू एकदम राम्रो भएको छ अहिले यहाँ पार्कहरू पनि बनेको छ यहाँनिर भानुभक्तको सालिक पनि बनाको छ पाइप लाइनहरू नि जोडेको छ कम्पनी पनि कम्पनी पनि ठुलो ठुलो कम्पनीहरू पनि बनेको छ ठुलो ठुलो कम्पनीहरू बाटोघाटो एकदम राम्रो छ अनि यो हाम्रो बाख्रागोट समाजमा पनि राम्रो राम्रो रोडहरू बनिएको छ रोडहरू राम्रो भएर पूर्वाधार बाटोघाटो राम्रो भएकोछ रोडहरू पनि नयाँ नयाँ बनाइसकेको छ ठुलो ठुलो कम्पनीहरू पनि खोलेको छ ठुल्ठुलो कम्पनीहरू खोलेपछि चाहिँ धेरै धेरै राम्रो भएको छ हाम्रो समाज पनि सुधार भएको छ बाटोघाटो बनार